पन्ध्र मई उन्नाइस सय सन्तानब्बे चौध सेप्टेम्बर उन्नाइस सय त्रियानब्बे अठार जुन दुई हजार तेइस सात अक्टोबर दुई हजार

अट्ठाइस सेप्टेम्बर दुई हजार तिन